ए हजुर तपाईँले कालिम्पोङमा टु टुरिस्ट गाइड गर्नुहुँदैछ ए हजुर म काठमाडौबाट आएको नेपालबाट कि अन्त आज बेलुका मात्रै यहाँ कालिम्पोङमा आइपुगेको अन्त भोलिदेखि चाहिँ यसो कालिम्पोङमा के केहरू पाउँछ भनेर यहाँ स्ट्रिटमा अब जुन चाहिँ दोकानहरू छ नि त्यसमा तपाईँले कालिम्पोङमा चाहिँ के के बनिएको छ के कस्तो प्रकारले चाहिँ मैले सपिङ गर्नुपर्ने यसो अलिकति बताइदिनुहोस् न हौ अलिकति

हजुर हजुर हजुर हजुर अन्त जुन चाहिँ अहिले तपाईँले हाटबजार भन्नुभयो नि मैले यो उता हजुर काठमाडौँबाटै सुन्नु त सुनेको कालिम्पोङमा एउटा हाटबजार छ भनेर कि त्यो चाहिँ अब सँधैभरि त्यो हाट खुल्ला हुन्छ कि के छ हौ हाटबजारको चाहिँ कुन दिन बन्द दोकानहरूको के छ ए ए अहिले सुन्दाखेरि चाहिँ सुन्नुहोस् न तपाईँले भन्नुभयो प्रेसर त मलाई साग सब्जी त अब त्यत्रो म काठमाडौँ लगेर जानु भएन होइन अब यहाँको कालिम्पोङमा के के बनिएको छ जस्तै अब फेमस छ नि जस्तो रुमालहरू छ है खानेकुरोहरूको ललिपपहरू छ त्यो चाहिँ कहाँ पाउँछ होला है त्यो त्यो चाहिँ अलिकति लानुपर्ने थियो हौ अलिकति मलाई हजुर हजुर हजुर हजुर ए हजुर अन्त नि अस्ति अहिले त टिभी उयेसमा मोबाइलतिर पनि पूरा फेमस भएको नि तपाईँहरूको त्यहाँ बिहिबारे हाट भन्ने क्या हुँदोरहेछ नि त्यो पनि उ गर्नु मन लागेको छ त्यसमा चाहिँ के केहरू हुन्छ होला है

हजुर भनेपछि मैले उता चाहिँ के लगेर जानु सक्छ होला है त्यो चाहिँ त्यो मैले लानु सक्ने चाहिँ के होला उता यसो साथीभाइलाई गिफ्टहरू दिने यसो अब के केहरू हुन्छ नि त्यो चाहिँ के लानु सक्छु होला है बिहिबारे हाटबाट चाहिँ

ए होइन हुन्छ तपाईँलाई धेरै धेरै धन्यवाद कि जब म अब आज आइपुगेको छु त्यही कारणले गर्दा भोलिदेखि चाहिँ मलाई यसो गाइड गरिदिनुहोस् न ल अब एक्लै कता जानु हुन्छ नि त्यो मेन जो कुन कुन दोकान हुन्छ तपाईँले लगिदिनुहोस् न ल मलाई हुन्छ थ्याङ्कयू बहिनी धन्यवाद